हामीहरूले चाहिँ दसैँ तिहार मनाउँछन् र क्रिस्चियनहरूले चाहिँ क्रिसमस मनाउँछ र मुस्लिमहरूले चाहिँ उनीहरूको रमजान मनाउँछ रमजान मनाउँछ उनीहरूको उनीहरूको फेस्टिबलमा धेरै उनीहरूले सेलिब्रेटहरू गर्छन् उनीहरूले के के जातिहरू खान्छ बनाएर र क्रिस क्रिस्चियनहरूले पनि धेरै उनीहरूको सेलिब्रेट गर्छन् गाउँछन् गीत गाउँछन् उनीहरू क्यारल खेल्छन् उनीहरू क्यारल खेलेर उनीहरू हिँड्छ सबै घरघरमा जान्छ उनीहरूले गानाहरू गीत गाउँछ अन्त हामीहरूको चाहिँ दसैँ तिहारमा चाहिँ आमाबुबा जति पनि दाजुभाइ हुनुहुन्छ अल फ्यामिली सबैजना फ्यामिलीमा गएर आमाबाबाले फर्स्ट आफ्नो नानीहरूलाई टिका लगाइदिन्छन् टिका लगाइदिएपछि आमाबाबाले नानीहरूलाई पैसा दिन्छन् अन्त त्यही पैसा दिन्छन् नानीहरू टिका लगाइदिएर अन्त आमाबुबा नानीहरू सबैजना अरूको घरमा जान्छन् अन्त उनीहरूको घरमा गएर टिका लगाउँछन् सबैलाई लग्छन् त्यहाँदेखिको क्रिस्चियनहरूले चाहिँ धेरै रमाइलो गर्छ गाना गीत गाउँछ उनीहरू नाच्छ खेल्छ अन्त मुस्लिमहरू चाहिँ उनीहरूको ईद पनि भनिन्छन् अनि उनीहरू ईद पनि मनाउँछन् उनीहरूको घरमा चाहिँ ठुल्ठुलो मतलब कि खसीहरू काट्छन् उनीहरूले धेरै इन्जोयहरू गर्छन् उनीहरूले काटेर पकाएर पुरा इन्जोय गरेर अन्तखेरि पुरा खुसी भएर मनाउँछन् उनीहरूको चाहिँ रमजान ईदहरू भनिन्छन् र हामीहरूको चाहिँ त्यत्ति नै हो दसैँ तिहार भाइटिका पनि मनाउँछन् हामीहरूको भाइटिकामा चाहिँ बैनीले दाजुलाई टिका लगाइदिनुपर्छ टिका लगाइदिएपछि दाजुले दाजुलाई बैनीलाई ढोग्छन् अनि बैनीले पनि दाजुलाई ढोग्छन् अब दाजुले बैनीलाई पैसा दिन्छन् कि त लुगाफाटा दिन्छन् र बैनीले पनि दाजुको लागि लुगाहरू दिन्छन् यसरी चाहिँ हामीले मनाउँछन्